मैले एक खेप अब छोरीको लागि मैले पलङ किने त्यहाँ ऊ यसमा त्यो मार्केटमा किने होइन किनेर चाहिँ हेर्दा त जाँदा राम्रो थियो भरे त अब गाडीमा लगाएर अब के जान्नु अब यस्तो छ भनेर नयाँमा यस्तो हुँदो रहेछ घरमा ल्याएर त झन्डै एक वर्ष बादमा त सबै त्यो नट त जाँदो रहेछ नि हौ खेरो हुँदैन रहेछ यो किनेको पलङ पनि ठिक लागेन बरु आफ्नै घरमा काठकै ठिक लाग्यो हौ म त